हाम्रो क्षेत्रतिर चाहिँ त्यस्तो बुनाइहरू चाहिँ निकै गर्छ जस्तै लेप्चा बेगहरू अन्त खोसेला मकैको खोसेलाद्वारा पिराहरू बनाइन्छ डोकोहरू बुन्छ अन्त अरू पनि निकै लुगाहरू पनि बुन्छ यस्तै स्वेटरहरू आन्टीहरूले स्वेटरहरू बुन्नुहुन्छ मैले त गरेको छुइनँ किनभने हामीले त सिकाइएन घरबाट पहिलादेखि नै किनभने अब त्यो सबै कामहरू त फिमेल्सरूले गर्ने हो र मेलहरूलाई सिकाउँदैन पनि त्यस्तो र आफै सिक्दा पनि हुन्थ्यो तर खोइ हामीलाई चासै थिएन सिकेनौँ त्यस्तै हो